एलपिजे एलपिजी कनेक्सनको अनुभव भन्नु पर्दाखेरि चाहिँ मलाई अब एकदमै सजिलो भयो किनभने यसको प्रयोग भएदेखिको अब जस्तै कि अब पहिले अब आगोमा चुल्हामा खानाहरू बनाउनुपर्थ्यो होइन त्यसको लागि अब जङगलहरू गएर दाउरा लिने काम गर्नुपर्थ्यो जसले गर्दाखेरि समय एकदमै समयको बचत गर्नु एकदमै गाह्रो पर्थ्यो होइन जङ्गलहरू गएर दाउराहरू लिएर आउनु त्यहाँदेखिको खाना पकाउनु आगोमा चु त्यसो गर्नुभन्दा अहिले यो एलपिजीको माध्यमद्वारा चाहिँ प्रयोग एलपिजीको प्रयोगको माध्यमद्वारा चाहिँ स नम्बर वान त समयको बचत हुन्छ किनभने जङ्गलहरू गइबस्नु पर्दैन अनि अर्को दोस्रो भयो खाना छिटो पनि पाक्छ अन्त अन्त तेस्रो कुरा आउँछ कुनै धुवाँहरूले कुनै धुवाँहरूको कारणले गर्दा आफ्नो आँखामा एफेक्टिभ हुँदा अब आँखा डिफेक्ट हुँदैन होइन अन्त त्यसले गर्दाखेरि ग्या यो एलपिजीको कनेक्सन चाहिँ एकदमै राम्रो लाग्छ भन्ने चाहिँ मलाई अनुभव भएको छ